हेलो एकदम हजुर ठिकै छु हजुर कस्तो हुनुहुन्छ ए हुन्छ नि आउनुहोस् न हजुर हुन्छ हुन्छ ए आउनुहोस् न आउनुहोस् न घुमाइदिन्छु नि म यतै मङ्पूमा पनि घुम्ने जग्गा छ यता पेसोकतिर पनि घुमाइदिन्छु नि आउनुहोस् न हजुर हजुर ए हजुर हजुर हजुर हजुर पेसोक त बहुत पुरानो टी स्टेट हो पेसोकको हजुर धेरै पुरानो हो नि अहिले कमान त लागिराखेको छ तर अहिले यो बोनसको बारेमा अलिकति त्यहाँनिर मान्छेको मनमुटाउ भइरहेको छ अहिले बोनस रो पाएको छैन त्यसले गर्दाखेरि अहिले त्यस्तै चलिरहेछ भाइ ए हजुर हजुर एकदम एकदम हजुर एकदम आउनुहोस् न हामी घुमाइदिन्छौँ नि अहिलेको अब यहाँको यसो हाम्रो बारीको सब्जीहरू पनि अलिकति भइरहेको छ यसो सब्जीहरू पनि लिएर जानू अँ अहिले अलिअलि छ सागहरू अलिअलि हुँदैछ अनि अरू सब्जीहरू अहिले रोपाइ हुँदैछ धमाधम अहिले सब्जीको सिजन त अलिकति छैन तर पनि इस्कुसहरू छ अलिकति यो रुख टमाटरहरू भइरहेछ साग सब्जीहरू सिमी रमभेँडा अलिक भएको छैन अब अलिक पछि हुन्छ अहिले भर्खर यो सिमी रमभेँडाहरू रोपाइ हुँदैछ अहिले धानहरू लगाएको छ अब धानहरू अहिले फुल खेल्ने बेला भयो अब फुल खेलेर अब छ अझै दुई महिनापछि धान पनि हुन्छ एकदम राम्रो हजुर हाम्रो मङमायामा धान कम्ती फल्छ तर एकदम राम्रो खालको धानहरूको उब्जनी राम्रै हुन्छ हजुर हजुर हामी कालो दालको खेतको आली आलीमा कालो दाल लाउँछौँ त्यसपछि धान लाउँछौँ धानसँगसँगै हाम्रो दाल पनि पाक्छ हजुर हजुर त्यो छ त आउनुहोस् न हामी घुमाइदिन्छौँ नि त्यतातिर पनि हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हो नि त्यो त त्यो एकदमै राम्रो पाउँछ नि अहिले यतातिर हाम्रो लोकल पनि पाउँछ लोकल पनि हाम्रो यहाँनिर फालफुलको प सेन्तेहरू पाउँछ राम्रो राम्रो क्वालिटीमा अहिले यतातिर एकदमै हाम्रो गाउँतिर पनि बनाउँछ अहिले त हुन्छ हुन्छ